मलाई चाहिँ फुलहरू रोप्दाखेरि सागपातहरू रोप्दाखेरि चाहिँ घरको अगाडि नै रोप्छु किनकि छतमा रोप्यो भने छतमा घामले तात्तिन्छ त्यसले अब चिसो माटोहरू पाउनु सक्दैन र मलाई चाहिँ घरअगाडि नै रोप्छु फुलहरू रोपेको पनि राम्रो सो देख्छ मान्छेहरू आउँदा पनि घरअगाडि फुलहरू रोप्यो भने राम्रोसँगको सो पनि देखिन्छ राम्रो पनि देखिन्छ किनकि हामीलाई बिहान बेलुका भगवानलाई पुजापाठ गर्दाखेरि त्यही फुलहरू हामीलाई चाहिन्छ र म त सधैँ नै घरको अगाडिपट्टि नै म फुलहरू बगैँचाहरू घरअगाडि नै म रोप्नेगर्दछु यति भन्दै म राख्दैछु धन्यवाद